मेरो मेरो चाहिँ होइन कति हामी चाहिँ चारजना हो अब दि हामी तिनजना छोरी एकजना भाइ होइन त्यहाँदेखि के पो मे मभन्दा एकजना दिदी छ त्यहाँदेखि म त्यहाँदेखि भाइ त्यहाँदेखि बहिनी त्यो म चाहिँ अब उनीहरू भन्दाखेरि चाहिँ नि अब कस्तो हामी चाहिँ सबै एकैखालकै छैनौँ के त अब हाम्रो न त अनुहार मिल्छ हो अब बानी पनि राम्रो छैन भन्दाखेरि बानी पनि मिल्दैन भन्दाखेरि चाहिँ अब हाम्रो उयोसित चाहिँ अब के त हाम्रो ठुलो नानासित चाहिँ मेरो बानी चाहिँ मिल्छ होइन अनि भाइ र बहिनीसित चाहिँ मिल्दैन अब भाइ चाहिँ यस्तो रिसाहा छ बहिनी पनि त्यस्तै रिसाहा छ भाइ र बहिनी चाहिँ मिल्छ होइन उनीहरूको नेचर म र मेरो दिदीको चाहिँ मिल्छ नेचर त्यहाँदेखि हामी दुईजनाको चाहिँ मिल्छ तर अब के भन्नु